कालिम्पोङ जिल्लाको केही उल्लेखनीय स्थल चिह्न वा ऐतिहासिक स्थलहरू चाहिँ केहरू हो भन्दाखेरि जस्तै दामसङगढी भयो र मङ्गलधामहरू भयो दुर्पिन गुम्बा बर्मेक धामहरू र यो जालसा बङ्ग्लोहरू यो सबै चाहिँ अब कालिम्पोङ जिल्लाको ऐतिहासिक स्थलहरू हो र कति जग्गा यो यतिमा यीमध्ये कति जग्गा खुल्ला कति ठाउँ खुल्ला हुन्छ सधैँ नै र कति ज कति ठाउँमा टिकट सिस्टमहरू भएको छ अहिले जस्तै लोकलहरूलाई त पर्दैन तर जति पर्यटकहरू हुन्छ उनीहरूले टिकट काटेर जानुपर्ने हुन्छ जस्तै यो हाम्रो जालसा बङ्ग्लोहरूतिर भयो तर अरू त प्रायः हाम्रो धाम मन्दिरहरू गुम्बाहरू भएकोले गर्दाखेरि प्रायः नै खुल्ला नै रहने गर्छ र मानिसहरू पनि फुर्सदको समयमा यही ठाउँहरू नै घुम्ने जाने गर्छन्